वर्तमान परिदृश्यमा विज्ञापन गर्ने र धेरै मानिसहरूसम्म पुग्ने तरिकाहरू धेरै छन् जसमध्ये सामाजिक सञ्जाल एउटा प्रमुख तरिका हो समाजिक सञ्जालहरूमध्ये जस्तै फेसबुक व्हाट्सएप्प इन्स्टाग्राम यी माधियमहरूद्वारा मानिसहरूले विज्ञापन गर्ने गरिन्छ र यस्तै विज्ञापनहरूमध्ये कोन बनेगा कडोरपति जुनचाहिँ कार्यक्रमको प्रमोको समयमा गरिएको विज्ञापन मेरो लागि एकदमै रचनात्मक र प्रभावशाली थियो किनभने त्यसमा प्रत्येक मानिस प्रत्येक जाति धर्मलाई समान रूपमा हेरिएको थियो अथवा ती सबै मानिस समान हुन् एक हुन् भन्ने कुरा त्यहाँ सिकाइएको थियो